गाउँ घरमा त गाउँ घरमा हामी जस्तै नेपाली भाषा प्रयोग गर्छौँ त्यो शुद्ध हुँदैन तर टिभी रेडियो र पत्रिकातिर चाहिँ तिर चाहिँ एकदमै शुद्ध नेपाली भा भाषा प्रयोग गरिन्छन् किनकि टिभी रेडियो न्युजपेपरतिर त काम गर्ने मानिस प्राय पढेका हुन्छन् अनि भाषा सठिकसँग चलाउँछन्